बाल बालिकाहरूमा प्रविधिको धेरै हानिकारक भइरहेछ अहिले किनकि पहिलाको समयमा जब टेक्नोलोजी धेरै कम्ती थियो त्यति बेला सानो सानो नानीहरू घरबाट बाहिर निस्किन्थे खेल्थे कुद्थे आफूलाई आफ्नो शरिर आफ्नोलाई आफ्नो शरीरलाई स्ट्रङ राख्थे तर अहिले के भइरहेछ भन्दाखेरि चाहिँ अहिले चाहिँ तपाईँको जन्मिने बित्तिकै नानीहरूको हातमा मोबाइल हुन्छ होइन मोबाइल हुन्छ अनि पहिलाको मोबाइल हुन्छ अनि मोबाइलमा भिडियोजहरू हेर्ने होइन सो नानी फकाउने तरिका नै अहिले तपाईँको मोबाइल भएको छ अनि मोबाइल मात्रै होइन थुप्रै टेक्नोलोजीहरू पनि छ जस्तै टिभी भयो होइन टिभी पनि थुप्रै नै हेर्छन् नानीहरूले आजकल पहिलाको टाइममा टिभी हुँदैनथ्यो मोबाइल हुँदैनथ्यो सबैजना नानीहरू स्कुलबाट आइसके पछि खानासाना खाइ सकेपछि त्यहाँबाट खेल्थे कुद्थे होइन अनि जिउ पनि फुर्ती थियो उनीहरूको दह्रो हुन्थ्यो तर अहिलेको चाहिँ के छ भन्दाखेरि अहिले उनीहरू बिहान उठ्ने बित्तिकै मोबाइल हुन्छ कि त टिभी हुन्छ होइन अनि त्यसले चाहिँ के गर्छ भने चाहिँ तपाईँको नानीहरूलाई धेरै नै अल्छे बनाउँछ होइन अनि तपाईँको अल्छे बनाउँछ दिमाग पनि खासै अरू कामतिर लाग्दैन होइन जस्तो पढाइतिर भयो नानीहरूको धेरै कुरा चाहिँ अब धेरै कुराहरू छ भन्नु चाहिँ अनि यसलाई ठिक गर्नु तरिका चाहिँ के हो भन्दाखेरि चाहिँ अब आमा बाउमाथि पनि डि हुन्छ यो कुरा होइन अब आमा बाउले सावधान राख्नु पऱ्यो होइन जति बेला माग्यो त्यति बेला अब दिनु भएन अनि बेसी युज गर्नु भएन त्यसलाई होइन अनि एउटा लिमिटेड टाइम होइन एउटा लिमिटेड टाइमसम्म दिनु पऱ्यो सो हेर्नु पऱ्यो अनि सो त्यस्तो गर्दा चाहिँ अब मलाई लाग्छ कि बाल बालिकाहरू चाहिँ अब अलिकति भए पनि बाँचिन्छ घरबाट कराउनु घरबाट अब यसो खेल खेलकुदको लागि पनि उनीहरूलाई भन्नु पऱ्यो होइन अनि ताकि पछि गएर केही होइन शरीरमा केही प्रबलम नहोस् सो त्यही हो